म चाहिँ अहिले कफेरमा बस्छु नानीको स्कुलले गर्दा कफेरमा चाहिँ जाडो रहेछ हामीलाई जाडोले गर्दा चाहिँ बिहान उठ्नु पनि प्रब्लम हुन्छ नानीहरू बिहान आठ पन्ध्रमा चाहिँ स्कुलको गेट भित्र लगी सक्नुपर्छ नानी आठ पन्ध्रमा पठाइसकेर चाहिँ म चाहिँ यहाँ घरको सानाकसिनिक कामहरू सक्छु कामहरू सकेर दिउँसो लन्च टाइम बाह्र बजी पुऱ्याउनु जानुपर्छ लन्च नानीलाई खुवाइराखेर आएर चाहिँ म पनि लन्च गर्छु त्यहाँदेखि नानीको स्कुलहरू स्कुलको ड्रेसहरू धुन्छु नानीलाई खाजा खुवाइसकेर चाहिँ म चाहिँ अब गाउँतिर यसो घुम्नु पनि निस्किन्छु बेला बेला कफेर चाहिँ गाउँ हो अन्त मैले यहाँ चाहिँ सिस्नुहरू देखेँ मलाई सिस्नु चाहिँ एकदमै राम्रो लाग्छ हेल्थको लागि पनि राम्रो लाग्छ अन्त एकजना बहिनीसँग चाहिँ म सिस्नु खोज्न जङ्गल गएको थिएँ त्यहाँ चाहिँ घरहरू पनि थियो राम्रो राम्रो घरहरू रहेछ यहाँ चाहिँ होमस्टेहरू पनि रहेछ क्लाइमेटहरू पनि राम्रो रहेछ यहाँ घुम्नुको लागि पनि राम्रो रहेछ मलाई मनपऱ्यो हो पानीहरू पनि फ्रेस हुँदोरहेछ यहाँ चाहिँ अन्त एकदमै राम्रो छ यहाँ बेला बेला म सहर पनि जान्छु नानीको सपिङको लागि स्कुलको कति कुराहरू सकिएको हुन्छ यहाँबाट चाहिँ कालिम्पोङ विशेष चाहिँ कालिम्पोङै जानु पर्दोरहेछ त्यहाँ कालिम्पोङको गाडी चाहिँ आठ बजी पाउँदोरहेछ आठ बजी स आठ बजीभित्र सम्म चाहिँ हामी रेडी भएर निस्किनुपर्छ त्यहाँदेखि कालिम्पोङ कालिम्पोङबाट चाहिँ पौने दुईमा चाहिँ हिँड्नु पर्दोरहेछ यहाँ चाहिँ राम्रो छ गाउँबस्तीहरू एकदमै राम्रो छ हावापानीहरू एकदमै राम्रो छ खानेकुरा एकदमै अर्ग्यानिकहरू पाउँदोरहेछ सब्जीहरू एकदमै अर्ग्यानिक अर्ग्यानिक प्रकारले मान्छेहरूले पनि रोप्दोरहेछ गाईको मलमा युरियाहरू यस्तो केमिकलहरू केकेहरू युज गर्दैन रहेछ एकदमै राम्रो लाग्यो मलाई चाहिँ यहाँ स्कुलहरू पनि राम्रो छ स्कुल एकदमै राम्रो छ मान्छेहरू पनि एकदमै राम्रो छ यहाँ यहाँको मान्छेहरू हेल्पफुल हुनुहुँदो रहेछ विशेष चाहिँ मलाई यहाँ चाहिँ अरे चाहिँ एकदमै क्लाइमेट त्यहाँदेखि अर्ग्यानिक चिजहरू सागसब्जीहरू चाहिँ एकदमै मनपऱ्यो मलाई पाउँदोरहेछ यहाँ चाहिँ बस्नुको लागि चाहिँ यो चाहिँ एकदमै राम्रो छ यहाँ चाहिँ हावापानीहरूदेखि लिएर सबै कुरा राम्रो रहेछ